अब हाम्रो गाउँतिर चाहिँ ढाड दुख्ने समस्याहरूको चाहिँ होइन धेरै उप् उपचारहरू हुन्छ होइन अब जस्तो कि आगोमा होइन तेलहरू तेल खारेर अन्त मेथी लसुनहरू हालेर तेलले मालिस गर्ने गर्छ अन्तखेरि अर्को चाहिँ दुध मह अन्त अब त्यस्तो उमालेर हर्दीहरू उमालेर खान्छ कसैले चाहिँ हर्चुलको अब दबाईहरू त्यसरी उपचार गर्छ ढाड दुख्नेहरूको चाहिँ